म क्लास सेभेनमा हुँदा मेरो आमा गाउटको बिमारीले ग्रस्त हुनुहुन्थ्यो र उहाँ बेड रिडन भएर बस्नुभएको बेलामा म उहाँलाई स्याहार्नुको लागि बसेको थिएँ घरमा है तिन दिनको छुट्टी लिएर अनि त्यति बेला आमा किचनमा गएर पकाउनु सक्ने अवस्थामा हुनुहुन्थेन अन्त मैले त्यति बेला फर्स्ट पकाएको भनेको थुक्पा हो थुक्पा बनाएर मैले सुप बनाएर है आमालाई मैले दिएँ त्यो मेरो प्रथम कुकिङ एक्सपिरियन्स थियो है अनि त्यो को त्यो सुप र थुक्पा आमाले पनि यति मिठो मानेर खानु भयो है हुनु पनि साँच्ची नै मिठो भएको थियो त्यति बेला मैले आफ्नै हिसाबले कसरी बनाउँछ के गर्छ यसले टेस्ट कसरी इनान्स गर्नु सक्छ त्यो सब सोचेर मैले आफे नै बनाको थिएँ है हुनु पनि थुक्पा त्यति बेला मिठो नै भएछ मैले र आमाले र गरेर खायौ त्यो थुक्पा है त्यहाँदेखिको भोलिपल्टदेखिको मैले किचनमा पसेर आफै नै अरू खानाहरू पनि बनाउनु थाले बिस्तार बिस्तार गर्दै मैले कुकिङ त्यसरी सिक्दै गएँ र म जब मास्टर्स गर्नु पोस्ट ग्रेजुएट गर्न युटिभर्सिटीमा गएँ त्यति बेला मैले आफैले नै कुकिङ गरेर आफै खाएर पढाइ पनि गर्थे